र हाम्रो गाउँको मुख्य जुन चाहिँ मुहान छ त्यो चाहिँ साधु खोल्सा है हामी त्यहीँबाट प्राय जस्तो गाउँको मानिसहरूले त्यहीँबाट पानी पिउने पानी है खेतिपातीको लागि धान रोप्नुको लागि धेरै क्षेत्रहरूमा साधु खोलसाबाट पानीहरू चलाउने गर्दछ र रेली खोला भयो अरू पैँयू खोला भयो त्यहाँबाट पनि धेरै मानिसहरूले पानी चलाउँछ